ओ भाइ सुदिप त्यो अस्ति तिमीहरूकोबाट लगेको त्यो कैँची थियो नि साह्रै राम्रो रहेनछ त्यो कैँची त अलिकति पितल काट्ने बित्तिकै कैँचीको टुप्पै भाँच्यो यार कस्तो खालको सामान बेच्छ हौ तिमीहरू अनि राम्रोसँगको सामान बेचन हो यत्रो पैसा तिऱ्यो पछि त यसो नगर न हेर आएदेखि यस्तो कामहरू नगरै ल राम्रोसँगको समय सामानहरू देऊ है किन पैसा तिरेको नि त है